गायनमा भावना अथवा भाव छैन भने त्यो गायकी नै अथवा गायकले जस्तो गीत गाउँछ त्यो एकदमै खल्लो सुनिन्छ सिधा भनौँ सङ्गीतकै भाषामा भन्नुपर्दा फ्ल्याट नोट भनिन्छ त्यो फ्ल्याट नोट लाई चाहिँ भावबिनाको गायकी भनिन्छ र भावसँग गाउँदा चाहिँ एकदमै डुबेर अन्त अब भित्र मनले होइन त्यो फिल लिएर गाउनु भनिन्छ क्या सङ्गीतमा चाहिँ फिल लिएर गाउनु भन्छ अनि फिल लिएर गाउँदा चाहिँ त्यो भावसँग गाउनुपर्ने हुन्छ अनि त्यो शब्दहरूले अनि त्यो सङ्गीतले के भन्नु खोजिरहेको छ गायकले गाउनुभन्दा अगाडि चाहिँ त्यो चाहिँ शब्दहरूलाई चाहिँ आफूले मनन गर्नुपर्यो अनि बुझ्नुपर्यो कि के लिरिक्सले के भन्दैछ के भावना मागिरहेको छ अनि त्यही भावमा फेरि डुबेर चाहिँ गीतलाई यदि गाउनसक्यो भनेलाई चाहिँ एकदमै त्यो गीत चाहिँ कर्णप्रिय भन्नाको मतलब चाहिँ सबैले मनपराउने होइन कानमा एकदम सुनि सुनिरहूँ जस्तो हुन्छ र भावबिना चाहिँ यदि तपाईँले गीत गाउनुभयो भने चाहिँ त्यो कस्तो हुन्छ भने गीत त राम्रै हुन्छ होइन गाउन त गाइन्छ तर त्यसमा चाहिँ कुनै रस हुँदैन क्या अब त्यो एकपल्ट सुन्यो भइहाल्यो भनेको जस्तो सुनिरहूँ सुनिरहूँ जत्ति सुन्यो त्यत्ति मनपर्ने त्यस्तो हुँदैन जस्तै पुराना जत्ति पनि म्यालोडिजहरू छ होइन एट्टिज नाइनटिजको मेलोडीहरू हामीले जत्ति सुन्यो त्यत्ति सुन्न मनलाग्छ हैन हामीलाई अझ पनि त्यो त्यत्ति नै कर्णप्रिय छ किन भन्दाखेरि त्यस बेला अब लता मङ्गेशकर किशोर कुमार मोहम्मद रफी होइन यी गायकहरूले यस्तो भाव रसमा डुबेर गाउनुभएको छ गीतहरूलाई जसलाई चाहिँ हामीले अब अस्सी सालको गीत आज पनि हामीले सुन्दाखेरि त्यो अहिले पनि हामीलाई सुनिरहूँ अझै सुनु अझै सुनु जस्तो लाग्छ उहाँहरूले को जुन प्रकारको त्यति बेला भाव रसमा डुबेर गाउनुभएको छ त्यसले गर्दा चाहिँ त्यो गीत कालजयी अमर बनिएको हो होइन र यसरी नै हामीले चाहिँ सङ्गीतमा डुबेर गाउनसक्यो भने चाहिँ त्यो गीत चाहिँ कर्णप्रिय हुन्छ र कालजयी बनेर जान्छ